हजुर दार्जिलिङबाट बोलेको हो ए हजुर हजुर अलिअलि जानकारी त छ मलाई यो धर्मको बारेमा ए हुन्छ हुन्छ तपाईँलाई कुन चाहिँ कुन चाहिँ धर्मको बारेमा भन्नु हो

ए हजुर त्यही हो भने त हाम्रो दार्जिलिङ जिल्लामा त तपाईँको हिन्दू भयो मुस्लिम क्रिस्चियन यो जस्तै ऊ यो धर्महरू बस्ने गर्नुहुन्छ र र हाम्रो हिन्दुहरूको चाहिँ प्राय जस्तो वर्षमा धेरै चाडबाडहरू पनि हुन्छ जस्तो तपाईँको काली पूजा भयो दुर्गा पूजा भयो अनि त यो दसैँ तिहार तिहारमा चाहिँ हाम्रो बत्तीको ऊ यो पनि गरिन्छ हजुर अनि त त्यही अनि त दुर्गा पूजामा चाहिँ राम्रो नराम्रोहरूप्रति जित हो त्यसको पूजा गरिन्छ अनि त त्यस्तै गरी क्रिस्चियनहरूको इस्टर सन्डेहरू हुन्छ इस्टर सन्डेहरू सेलिब्रेट गरिरहेको हुन्छ उनीहरूले अनि त तिनीहरूको मेन चाहिँ ट्वेन्टी फाइभ डिसेम्बर मजाले सेलिब्रेट गर्दछ क्यारलहरू खेल्छन् खेल्ने गर्दछन् अनि त त्यसै गरी मुस्लिमको मोहर्रम हुन्छ तिनारले पनि मजाले मनाउने गर्दछ अनि त ए हजुर हामी हिन्दूहरू यो राखी चाहिँ हाम्रो दिदीबहिनीहरूको लागि चाहिँ ऊ यो हो त्यतिबेला दिदीबहिनीहरूले चाहिँ दाजुभाइहरूको हातमा चाहिँ एउटा डोरीजस्तो राखी भन्दछ त्यसलाई चाहिँ डोरीजस्तो लगाइदिने गर्दछन् त्यसले चाहिँ त्यसको चाहिँ यो मान्यता छ कि अब राखी लगाएपछि चाहिँ तपाईँको दशाग्रहहरू सबै राम्रो हुन्छ तपाईँलाई चोटपटक लाग्दैन तपाईँको सुरक्षा हो त्यही लागि चाहिँ रक्षाबन्धन सुरक्षाको लागि लगाइदिएको जस्तै भाइटिका चाहिँ तपाईँको यो दसैँ तिहारको बेलामै अलिकति बेलामै हुन्छ त्यही भा भाइटिकामा चाहिँ तपाईँको पहिलादेखिको पुर्खादेखि आएर चलेर आएको हो यो अनि त यसमा धेरै थरिको धेरै कुरा हुन्छ सुरुदेखि नै भन्नुपर्दा त यसमा चाहिँ ओखर भन्ने एउटा फल हुन्छ जसलाई चाहिँ क्र्याकनट भन्छ त्यो चाहिँ तपाईँको फुटाउनुपर्छ भाइले नदेखी त्यसले चाहिँ गर्दाखेरि चाहिँ भाइको रक्षाको लागि अनि त धेरै प्रकारको टिका हुन्छ झिलिमिली परेको त्यो टिकाहरू लागाइदिन्छ म् मिठाईहरू ख्वाइदिन्छ भाइलाई अनि त मालाहरू लगाइदिएर त्यो पुरा चाड यो चाड चाहिँ हिन्दूहरूको पुरा मनाउने गर्दछ ए हुन्छ